मलाई बालकथाको पुस्तक का कथाहरू असाध्यै मनपर्छ म जसको एउटा कत बालकत कत कथाको बारेमा भन्दछु जसको शीर्षक दुईजना साथी र भालुको थियो यो कथा मलाई धेरै मनपरेको थियो जसको कथा यस्तो छ दुईजना मिल्ने साथी हरि र श्याम जङ्गलतिर घुम्न गएका थिएँ तर तिनीहरू दुवैजना खुबै डराउँथेँ त्यसैले तिनीहरूले आपसमा भने कि कुनै जङ्गली जनावरले आक्रामण गर्यो भने एक्लै अर्क एक अर्कालाई बचाउन पर्छ यसरी दुईजना गफ गर्दै जाँदा तिनीहरू ठुलो जङ्गलमा भित्र पुगेँ अचानक ठुलो जङ्गलमा कुनै स्याँ स्याँको आवाज सुने तिनीहरू डराइरहँदा त्यहाँबाट एउटा ठुलो कालो भालु कालो भालु झाडीबाट निस्के त्यो भालु उनीहरूतिर नै आउँदैगरेको देखेपछि हरिले दुवैजना रुखमा चढौँ भने श्यामले भने मलाई त रुखमा चढ्न आउँदैन तिम्रो सहयोग चाहिन्छ तर श्यामको कुरा नै नसुनी हरि कुदेर रुखमा चढे श्याम भने रुखमुनि बसेर हरिलाई बोलाइरहे तर भालु झन् झन् नजिक आउँदैगरेको देखे अब झन् अब के गरौँ भन्दै सोच्दा त्यसलाई उनको बाबुले भनेको कुरा सम्झना आयो यदि कुनै जङ्गली जनावर छेउमा आएर हमला गर्नुभन्दा पहिल्यै नै मरेको भएर सुत्नुपर्छ उसले पनि त्यसै गर्यो भालु उसको छेउमा उसलाई सुँघेपछि मरेको सम्झेर सरासर आफ्नो बाटो लाग्यो रुखमा बसेको हरिले यो सबै कुरा हेरिरहेको थियो भालु जानेबित्तिकै रुख बाट हरि झरेर श्यामलाई गएर भन्यो श्याम तिमीलाई भालुले कानमा के भन्यो भनेर गयो श्यामले तुरुन्तै भन्यो भालुले भनेको आफतमा एक्लै छोडेर जाने साथीलाई कहिल्यै विश्वास नगर त्यो साथी बन् बन्ने लायक छैन यसरी यो कथा पढेपछि मलाई पनि साथीहरूलाई विपतमा एक्लै छोड्नु मनपर्दैन अनि मलाई पनि छोडेकोमा रिस उठ्छ